मैले मेरो साथीहरूलाई उनीहरूको बर्थडेमा उनीहरूको स्पेसियल ओकेजनमा मैले उनीहरूलाई हातले कार्ड बनाएर दिएको छु अनि मलाई यो सिस्टम धेरै नै मनपर्छ किनभने जब आफूले हातले कुनै पनि चिज बनाएर आफ्नो जुन चाहिँ मित्र हुन्छ आफ्नो साथी हुन्छ उनीहरूलाई एकदम आफ्नो चोइसले आफ्नो मर्जीले बनाएर त्यसमा आफ्नो भावना हालेर आफ्नो मनको भाव प्रकट गरेर आफ्नो विचार लेख्न सकिन्छ कुनै पनि किनेको कार्ड किनेको कार्डमा त्यहाँ उनीहरूले आफै लेखिदिको हुन्छ उनीहरूले पढ्छ त्यो त्यसले एकदमै मन छुँदैन त्यो कुराले तर जुन चाहिँ आफूले बनाएको हातले बनाएको कार्ड हुन्छ त्यसमा आफ्नो भावना आफ्नो मनका कुरा लेख्न सकिन्छ आफूलाई जस्तो खालको त्यसमा डिजाइन बनाउनु मनपऱ्यो जस्तो खालको स्टाइल बनाउन मनपऱ्यो त्यसलाई सिम्पल बनाउनु मनपऱ्यो या त त्यसलाई एकदमै कम्प्लेक्स एकदम झालाकझिलिक बनाउनु मनपऱ्यो त्यो आफ्नो चोइज हो किनेको कार्डमा आफूले भनेको जस्तो हामी केही पनि पाउदैनौँ त्यो जस्तो छ त्यस्तै ल्यायो दियो तर जुन चाहिँ आफ्नो हातले बनाएको हुन्छ त्यसमा एकदमै आफूले चाहेको मलाई यस्तो कलर मनपर्छ म यो कलर युज गर्छु मलाई यस्तो खालको फ्लावर मनपर्छ म यो फ्लावर युज गर्छु सबै आफ्नो चोइजको हुन्छ अनि त्यो पढ्ने मान्छेलाई पनि जसलाई म त्यो कार्ड दिँदैछु उसलाई पनि त्यो कार्ड देखेर एकदमै त्यो हृदयबाट नै उ एकदमै खुसी भएर आउँछ किनभने उसले जब त्यो कार्ड देख्छ जब पढ्छ उसलाई पनि थाहा छ कसैको मेहेनत त्यो कार्डमा झल्किन्छ कसैले झल्किन्छ को कसैले मेहेनतले बनाएर दिएको मलाई त्यो त्यो त्यो पढ्ने मान्छेको पनि त्यो कार्ड एकदमै मुटुमै बस्ने हुन्छ जसरी का किनेको कार्डको मलाई लाग्छ किनेर जसले कार्ड दिएको हुन्छ त्यसको भ्याल्यू हुँदैन तर कसैलाई हामीले हातले बनाएर दिएको हुन्छौँ त्यसको धेरै नै भ्याल्यू त्यसको धेरै नै महत्त्व हुन्छ कसैको जीवनमा त्यसले कसैलाई इमोसनली एट्याच्ड बनाउँछ एकदमै भावनात्मक भावनाहरू जोडिएको हुन्छ मान्छेको बिचमा म धेरैजस्तो मैले कसैलाई दिनुपऱ्यो भने म धेरैजस्तो हातले नै बनाएर दिन्छु अनि म त्यति किनेर किनेको कार्डहरू प्रयोग पनि गर्दिनँ कसैले मलाई दिन्छ इट्स ओके तर म तर म चाहिँ कसैलाई पनि त्यसरी किनेर चाहिँ दिएको छुइनँ अहिलेसम्म म बनाएँ भने बनाएर नै दिन्छु अनि यो बनाउनुको लागि मेन चाहिने भनेको नै चार्ट पेपर पेपर कलर पेन्सिल अनि लाइट्स चेप्टो लाइटवाला बत्तुहरू हुन्छ मतलब सिम्पल पेन्सिल कलर वा चार्ट पेपर अलिअलि डिजाइन गर्ने सामाग्रीहरू त्यति नै हो यसमा चाहिने भनेको